ए अनिसको मम्मी बोल्नुभएको हो ए सुन्नुहोस् न म उसको टिचर बोलेको कि स्कुलबाट ए सुन्नुहोस् न नानी एकदमै राम्रो छ फुटबलमा कि हामी सोच्दै थियौँ आफ्टर क्लास चाहिँ फोर्टी मिनट जस्तो चाहिँ उसलाई एक्स्ट्रा राख्ने उसँगै अर्को तिनजनाजस्तै छ उयो हाम्रो स्कुलबाट चाहिँ अर्को स्टेट लेभल कम्पिटिसनमा चाहिँ पठाउ भन्दैछौँ नि त कि अन्त चालिस मिनट दिनु सक्नुहुन्छ नानीलाई यता राखुँ भनेको कि ए होइन हाम्रो हजुर सर पनि हुन्छ एकजना सर कि नानीहरूलाई कोच ट्रेन्ड गराउनु हुँदैछ अहिले यता कलकत्ताबाटै आउनुभएको छ अन्त कोचले पनि या याद गरिदिन्छ अब हो अन्त हामी त छदैछौँ यहाँनिर फर्स्टएडहरू एकदमै रेडी छ हो अन्त नानीहरूलाई एकदमै हामी गयौँ भने पनि उता जाँदा पनि हामी चारजना टिचर एक्स्ट्रा हुन्छौँ उनीहरूकै लागि उसको कोचबाहेक चाहिँ अन्त केही त्यस्तो सुर्ताउनु पर्दैन नि तपाईँ हजुर नानी त एकदमै राम्रो लाग्यो कि मलाई एकदमै मन परायो सरहरूले पनि कोचले पनि पुरा राम्रो भन्नुहुँदै थियो त अन्त अझै तर नानीलाई प्र्याक्टिस चाहिएको छ अन्त आफ्टर स्कुल चाहिँ फोर्टी मिनट्स ज्यादा होइन तपाईँको स्कुल तिन तिसमा खत्तम भइहाल्छ त्योपछि तपाईँ उसलाई फोर्टी मिनट्सजस्तो चाहिँ एक्स्ट्रा राख्छ नि हजुर

हेलो हजुर हजुर हजुर हजुर हुन्छ तपाईँ सुर्ताउनु पर्दैन नि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ल्याइदिन्छ नि एकदमै नानीलाई चाहिँ एक्स्ट्रा रेमेडियल क्लास पनि दिन्छ पछि कि उसलाई लिएर यता चाहिँ टिचरहरूले सल्लाह पनि गर्नु हुँदैछ नानीहरूलाई यसरी प्रोब्लमहरू आउँछ भनेर पेरेन्ट्सहरूलाई सबैलाई इन्फर्म पनि गरिदिनु भन्छ एक्स्ट्रा वान आवरको तपाईँको क्लासको ड्युरेसनमै नै उनीहरूलाई एक्स्ट्रा क्लास पनि लिन्छ नि हजुर होइन होइन हुँदैन हुँदैन सुर्ताउनु पर्दैन अझै एक्स्ट्रा करिकुलरमा राम्रो भयो भने त अझै उसको यो मेरिट हो तपाईँहरू खुसी हुनुपर्छ अब सबै त राम्रो हुँदैन नि त होइन एक्स्ट्रा करिकुलरमा उ त यस्तो राम्रो छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ त्यो हामी एकदमै तपाईँले सुर्ताउनु पर्दैन नि सुर्ताउनु पर्दैन तपाईँले कि हजुर हुन्छ हुन्छ भनेपछि राख्दा भयो नि भोलिदेखिको ए हुन्छ तपाईँ आफ्टर फोर्टी मिनट सधैँको टाइमभन्दा आफ्टर फोर्टी मिनट लिनु आइदिनु नि ल हुन्छ हुन्छ